मलाई मनपर्ने खाना चाहिँ मेरो घरकै आमाले हातकोले आमाले हातले बनाएको सब्जी भात नै हो र सानैदेखि हुर्केकोदेखि खाँदै आएको अब फाल्टै जग्गा अहिले त म बजारतिर बस्दैछु आमाको खानाको पुरै याद आउँछ त्यही भएर पनि जति नि मे राम्रो रेस्टुरेन्टमा गए जति नि मिठो खाए पनि याद चाहिँ आमाकै हातको आउँछ मिठो बनाउनुहुन्थ्यो भात दाल आलुको दाल गुन्द्रुकको झोल गुन्द्रुकको अचारहरू अन्त मुन्टाहरू फर्सी इस्कुस गाउँमै रोपेको मटरहरू भयो आलुहरू अन्त मकैहरू अहिले अब विन्टर लाग्नआँट्यो विन्टरको मकैहरू पोलेर दिनुहुन्थ्यो साह्रै याद आउँछ मिठो लाग्थ्यो अन्त त्यही हो जत्ति नै अब याद त मिठो त अब मलाई आमाकै हातको लाग्छ चाहे त्यो आलु होस् गुन्द्रुकको झोल होस् चाहे जे नि होस् किनेमाको झोल होस् जेसुकै होस् तर आमाकै हातको मिठो लाग्छ मलाई त्यही भन्न चाहन्छु र यो चाहिँ यो खानाहरू चाहिँ मैले जत्ति पनि मैले भनेँ तपाईँलाई यो खानाहरू चाहिँ म आफ्नै घरमा मेरो घर बिजनबारी हो त्यहाँनिर आफ्नो मेरो आफ्नै मूलघरमा नै खान रुचाउँछु म